स्वागत छ तपाईँलाई है तपाईँले आफ्नो राम्रो डेटा दिनुभयो र तपाईँलाई मेरो प्रश्न गर्दाखेरि चाहिँ तपाईँले आफ्नो परिचय साथसाथै तपाईँले परिवारको बारेमा हामीसँग साझा गरिदिनु होस् न हामीले के अरे म त यसरी बिहा गरेर म यहाँ आएँ बिहा गरेर आए वहाँदेखि नेपालदेखि त्यहाँबाट बिहा गरेर आएपछि यहाँ आएपछि सासू ससुरा नन्द देवर आमाजू हुनुहुन्थ्यो अनि यहाँ अब यहाँ आएपछि अनि अब मेरो नाम बसन्ती छेत्री हो अन्त म नेपालबाट बिहा गरेर म यहाँ आएँ यहाँ आएपछि म आएको तिन वर्षमा मेरो छोरा जन्मियो त्यहाँबाट छोरा जन्मिँदाखेरि म बगानमा काममा जान्थेँ अति पानी पर्थ्यो दुःख गरेर मैले बगानमा कष्ट गरेँ त्यहाँ रहँदै बस्दै जाँदाखेरि बिहा गरेको दुई तिन वर्ष पछाडि मेरो छोरा जन्मियो छोरा जन्मेपछि छोरा तिन चार वर्षको भएपछि मैले छोरालाई स्कुल एड्मिसन गरिदिएँ त्यहाँबाट सानो नानीमा छोरालाई स्कुल पढाएँ त्यहाँबाट पढाउँदा पढाउँदै यहाँ प्राइमेरी स्कुल पढाउँदा पढाउँदै छोरालाई अनि माथि के अरे प्राइमेरी स्कुलै लगेँ कोइला कम्पनी हाई स्कुल गयो हाई स्कुल पढ्दा पढ्दै क्लास टेनदेखि त्यहाँदेखि कालिम्पोङ गयो कालिम्पोङ गएर दुई वर्ष एसयुएमआई पढ्यो त्यहाँदेखि अहिले आएर फेरि अहिले कलेज गऱ्यो सिलगढीमा अब चाहिँ यो लास्ट पालि सक्नु आँट्यो त्यसको पछाडि छोरा तिन पुगेर चार लाग्दाखेरि छोरी जन्मी छोरी जन्मेपछि त्यहाँदेखि त्यो छोरी पनि दुई वर्ष तिन पुगेर चार वर्षको लाग्दै स्कुल पढाएँ त्यसलाई त्यसलाई पनि पढ्दै पढ्दै पढ्दै पढ्दै हाई स्कुल गयो हाई स्कुल सकेर अहिले त्यो पनि कलेज पढ्दैछ त्यहाँबाट त्यो छोरी तिन पुगेर चार लाग्दा कान्छी छोरी जन्मी सरस्वती त्यसलाई पनि मैले सानोमा हातमा डोऱ्याउँदै यहाँनिर के अरे गान्धी क्लब खिचडी स्कुल पढाएँ त्यहाँबाट एसएसके स्कुल गएर क्लास फोरसम्म पढी त्यहाँबाट हाई स्कुल गई हाई स्कुल पढेपछि मैले त्यति बेलाको यो ठाउँमा दुःख थियो एउटा पेन्सिल ल्याएर तिन टुक्रा गर्थेँ एउटा इरेजर ल्याएर तिन टुक्रा गरेर चाहिँ तिनवटा नानीहरूलाई भाग लगाएर स्कुल पठाउँथेँ त्यहाँबाट स्कुलमा खिचडी भात अन्डा दिन्थ्यो कागले अन्डा लग्यो भन्दा रुँदै घरमा पनि आउँथी त्यो समयमा नानीहरूलाई मैले कति दुःख गरेर मैले पढाएँ अहिले सानो छोरी इलेभेनमा पढ्दैछ अहिले हाई स्कुल र यसो गर्दागर्दै दिनदिनै दिनदिनै अब चाडबाड आयो दसैँ आयो दसैँमा अब स्कुल छुट्टी भयो हप्ता पन्ध्र दिन त्यहाँबाट अनि नौरथाको दिनमा नौ दिन बाहुन पढाएर पूजा लगाएर व्रत बसेर दसैँको जमराको दिन ए के अरे के अरे टिकाको दिन सबैजना भेला भएर छोराछोरी घर फ्यामिली बाबुआमा बसेर नानीहरूलाई आशीर्वाद दिएर टिका धानको जमरा रातो अक्षताको टिका लगाएर हामीले रमाइलोसँगले एउटा चाडपर्व मनायौँ अनि त्यहाँबाट घरगाउँ काका बडाबाबुको तिर घुमडुल गऱ्यौँ त्यहाँबाट त्यसै रहँदै बस्दै जाँदाखेरि सात दिनको दसैँ सकिएपछि त्यहाँदेखि फेरि तिहारले छोप्दै लग्यो त्यहाँदेखि घर चुना लगाएर रङ कलर गरेर घर उज्यालो बनाएर गऱ्यौँ त्यहाँबाट अनि गदवरी सयपत्री फुल ढकमक्कै फुल्यो त्यहाँबाट तिहार आयो तिहार आएपछि माइतीलाई हामीले निमन्त्रण गऱ्यौँ माइती आएपछि फुलमाला टिप्यौँ माइतीलाई माला लगाइदिउँ भाइटिका लगायौँ रमाइलो गऱ्यौँ दिदीबहिनीहरू पनि दिदीबहिनी दाजुभाइहरू सबैजना भेला भएर रमाइलो गऱ्यौँ अनि बहिनीहरूले पनि दाजुहरूलाई टिका लगाइदिए त्यहाँबाट अनि भैलिनी खेल्न गयौँ भैलिनी खेल्यौँ देउसी खेल्यौँ मादल बजायौँ रमाइलो गऱ्यौँ मारुनी डान्स गऱ्यौँ मारुनी डान्स पन्ध्र दिनसम्म गऱ्यौँ त्यहाँदेखि अन्त पन्ध्र दिनको अन्त्यमा त्यो पनि सकियो त्यसको पछाडि फेरि माघे सङ्कान्ति आयो माघे सङ्कान्तिमा हामीले मकर नुहायौँ तरुल उसिनेर खायौँ रमाइलो गऱ्यौँ रोटी पकायौँ सेलरोटी पकाएँ यसरी खायौँ र यसरी भन्दै मैले चाडबाडहरूको बारेमा यति मात्रै भन्न चाहन्छु धन्यवाद